जलपाइगुडी जिल्लामा लोकप्रिय केही स्थानीय खेलकुद धेरै छन् जस्तो कराटे मेला है अन्त त्यहाँबाट हाम्रो यता पनि बाग्राकोटमा मेलाहरू लाग्छ अनि कराटेहरू पनि हुन्छ फुटबलहरू पनि खेलिन्छ जस्तो ओद्लाबाडी भयो मालबजार भयो थुप्रैथुप्रो खेलहरू छन् हो